अहिले अहिले हालैमा चाहिँ फोन चाहिँ अब यो रियलमी जुन चाहिँ रियलमी फोन छ र ओपो यो दुइटा फोनहरू चाहिँ एकदमै मात्रामा चलिरहेछ किनभने यसमा चाहिँ क्यामेरा पनि राम्रो हुन्छ यसमा डाटा जिबीहरू पनि धेरै मात्रामा रहेको हुन्छ अन्त खास भनौँ भने चाहिँ यो अलिकति यत्रो सबै भएको कारण पनि अब सस्तो पनि छ यो सस्तोले सस्तोमा राम्रो आएकोले गर्दाखेरि चाहिँ यो ब्रान्डहरू चाहिँ एकदमै बेसी मात्रामा बढेर गएको छ